अब धर्म गुरुको कुरा गर्नु गयो भने चाहिँ मलाई धर्म गुरु साई बाबा नै मन पर्छ र हाम्रो यहाँ साई संस्थाहरू छन् उहाँहरूले राम्रा राम्रा कुराहरू सुनाउँछन् बाल कार्यक्रमहरू गराउँछन् नानीहरूलाई शिक्षाहरू दिन्छन् यहाँ एकदम फ्री अब् कस्टमा र अर्को कुरो माने महिनामा दुई महिनामा आँखाको डाक्टरहरूको क्याम्प बसाउँछन् नानीहरूलाई खाता पेन्सिलहरू पनि बिना पैसामा बितरणहरू गर्छन् र मलाई लाग्छ कि साई संस्था चाहिँ धेरै नै राम्रो हो र मेरो लाइफमा पनि एउटा घटना त घटेको छ साई संस्थापट्टिबाट मैले आफ्नो मान्छेको नानी बिरामी हुँदा मैले पुट्टपर्ति पठाउँदाखेरि चाहिँ फ्री अफ कस्ट त्यो नानीको ट्रिटमेन्ट भएको छ र जो चाहिँ कलकत्तामा त्यो ट्रिटमेन्टमा चाहिँ दुई लाख रुपियाँ मागेको थियो तर मेरो आफ्नो मान्छेको नानीको एकदम बिना पैसामा इलाज भएर आएर अहिले एकदम राम्रो पढी पढी रहेको छ ठुलो भइसक्यो त्यो नानी केही भएन राम्रो ट्रिटमेन्ट छ फ्री एकदम फ्रिमा र अरू माने संस्थाहरू चाहिँ यति साह्रो गरेको जस्तो लाग्दैन जति साई संस्थाले गर्छन् एकदम राम्रो संस्था हो साई संस्था होइन